मलाई कि हनुमान मन्दिर जानु छ हो यो मालबजार हो पुरा राम्रो लाग्छ हो अन्त केदार केदारनाथ जानु मन लाग्दैछ अन्त राम मन्दिर जानु मनलाग्छ हो अन्त यो दिल्लीमा मेरो भाउजू छ कि अन्त भाउजूले बोलाएको बोलाएको छ वहाँ जानु छ लालकिला छ इन्डिया गेट छ हो अन्त यो सबै परिवार वा सबै मिलेर जान्छु हो यदि घुमेर आउनुपर्छ